ए पप्पू स्टोरबाट बोल्नुभएको ए मलाई एउटा उयो फोन लिनु थियो कि के अरे इन्सटलमेन्टमा लिन्छु भनेर सोच्दै थिएँ त्यही त के छ कस्तो छ कुन चाहिँ फोन राम्रो छ मलाई त्यो जानकारी गर्नुथ्यो टेनदेखिको फिफ्टी हजुर फिफ्टिन थाउजन्डको हजुर हजुर हजुर हजुर हजुर मलाई ओप्पोकै मनपर्छ किनभने मैले पहिला पनि ओप्पोकै चलाएको हो कि त्यही राम्रो लागेको थियो हजुर

हजुर हजुर हजुर हजुर नौ हजार तिन सौ जस्तो अन्त मलाई लिनु हजुर मलाई लिनुपऱ्यो भने चाहिँ हजुर राम्रो छ त्यहाँदेखि त्यसको फङ्कसनहरू चाहिँ राम्रै छ मलाई चाहिँ क्यामरा अलिक राम्रो भएको ब्याट्री पनि टिक्ने हजुर हजुर हजुर हजुर हजुर

म आएँ भने म आएँ भने सनडेतिर सनडे हुन्छ फर्स्ट हाफ मात्रै खुल्ला हुन्छ है हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ भाइ हुन्छ हुन्छ